मेरो बिचारमा मेरो सबैभन्दा ठुलो सबल पक्ष के हो भन्दाखेरि मो आफुमा विश्वास गर्दछु अनि मेरो सबसे बढी कमजोरि के हो भन्दा म अल्छिपन गर्छु